ए तपाईँकोमा नि यो पालि रायोको साग छ ए बिरुवा छर्नु भएको छ अरू के केको बिरुवा छ तपाईँकोमा ए कोपी कोपी पनि छ है बेच्दै हुनुहुन्छ ए मेरोमा त छैन यो पालि त कि मलाई चाहिएको छ हौ रायोको साग पाँच सय झ्याङ जस्तो अनि कोपी र ब्रोकाउली गरेर पाँच सय झ्याङ हजार झ्याङ जस्तो दुइटै गरेर सबै गरेर कसरी बेच्दै हुनुहुन्छ

त्यो बिरुवाहरूको धुलो त्यो मैले ल्याएर बियाड राख्ने खालको त्यो दानाहरू पाउँदैन पाइन्छ है त्यस्तो पो सजिलो हुन्छ होला है ल्याएर रोप्नु त है कसरी बनाउनु यो बिरुवा बेियाडहरू चाहिँ कसरी राख्नु

अँ त्यो हजुर ए हजुर

हजुर ए हजुर त्यो बिरुवा ल्याएर आफै बियाड राख्नु राम्रो होला कि त्यो बिरुवा किनेर ल्याउनु ठिक होला हौ

साह्रै साह्रै धेरै त होइन अब चार पाँच सय झ्याङ यसो रोपिसक्ने टोपल्ने अब त्यो बारी पनि त्यस्तो बेसी छैन हो अन्त फेरि हामीलाई चाहिँ अब बियाड राख्नु अलिक आइडिया उपाय न आउला नि त तरिका न आउला नि त हो त्यो भएर अब बिरुवै ल्याउनु ठिक होला है हुन्छ हुन्छ म अर्को हप्तातिर आउँछु नि हुन्छ हुन्छ